हेलो यो मोबाइल रिपेरिङ हो मेरो फोन बिग्रेको थियो कि अनि मैले त्यही त फोन बनाउनुको लागि मैले अस्तिदेखि ट्राई गरेको तर खोइ भएकै छैन हौ के गर्नुपर्छ होला है अब यहाँ त पाउँदैन रहेछ हो मेरो फोनको एलसिडी फुटेको छ कि अनि यहाँ चाहिँ हुँदैन रहेछ यता हो अब कहाँ चाहिँ के चाहिँ गर्नुपर्ने भनेर नि अलिक छिटै चाहिएको कि मलाई ए हजुर हजुर त्यही त मलाई होइन छिटो जति छिटो हुन्छ त्यति मलाई छिटो भएको भए हुन्थ्यो कि तर अब कहिलेतिर आउँदा हुन्छ होला है भेट्दाखेरि ए ए फोन कहिलेतिर म त अहिले भ्याउँदिनँ कि म भोलितिर भ्याउँछु होला हुन्छ भोलि कति बजी आउँदा हुन्छ होला हौ नौ बजी चाहिँ हुन्छ है

ए हजुर हजुर हुन्छ हुन्छ त्यसो भए म भोलि आउँछु नि हुन्छ नौ बजीतिर हुन्छ राखेँ